ओ साथी आज मैले एउटा राम्रो ज्याकेट ल्याइ लिइराखेको छु यो ज्याकेट मैले सिलोङबाट लिएको ज्याकेट एकदमै राम्रो छ जतापट्टि फर्काएर लगाउँदा पनि हुने धुँदा धुँदा रङ नजाने र सुकेपछि छिट्टै सुक्ने लगाएपछि अन्त न्यानो तातो एकदमै के अरे हामी बुढा बुढी जस्ताहरूलाई चाहिँ एकदम सुहाउँदिलो ज्याकेट र घुर्मैलो ज्याकेट बडा राम्रो ज्याकेट र मलाई योपालि यो ज्याकेटको साह्रै मन पर्दो ज्याकेट छ र यस यसपालिको विनटर सिजन चाहिँ यसरी नै यही ज्याकेटले म बिताउँछु र अर्को विनटर सिजन भन्ने मात्रै होइन यसो यो सिजन मात्रै होइन अर्को अरुअरु सिजनसम्म अब हामीले यो यसले लास्टिङ गर्ने रहेछ ओ साथी सुन्यौ त